हेलो हेलो ए सुन ए सामी यो के भन्छ अलिपुरमा एउटा नयाँ रेस्टुरेन्ट खोलेको रहेछ नि नेपाली रेस्टुरेन्ट ए त्यो त्यहाँ जाने सोचिराखेको थियो लु के गर्ने त अन्त जाने हो नयाँ रेस्टुरेन्ट खोलेको रहेछ यो अलिपुरद्वार त्यो त्यो चौकपतिको त्यहाँनिरै रहेछ त राम्रो रहेछ नेपालीकै रहेछ अन्त मैले रिभ्यु सुनेको राम्रो राम्रो पाउँदो रहेछ खानाहरू पनि फ्रेस र खाना राम्रो राम्रो पाउँदो रहेछ अब सन्डे प्लान गरौँ होला छिटो गर्दा पनि छिटो गर्दा भन्दा पनि अब त्यही हो वेडन्सडेतिर ठिक हुन्छ त्यसो भए वेडन्सडे नभए नि लगभग त्यही हो लन्च टाइममै जाऔँ लन्च गर्नु त्यस्तो त सोध्नुपर्छ एक्चुवली त अब नेपाली रेस्टुरेन्ट भन्दाखेरि चाहिँ अब त्यही हो नेपाली डिसेसहरू पाउँछ होला त्यो थकाली फुडहरू पनि पाउँछ होला यस्तो सुनेको थिएँ मैले त थालीहरू थकाली थालीहरू नेपाली डिसहरू अन्त अब हेरौँ न त सोधिहेर्छु म एकपल्ट अस्ति भर्खर मेरो साथी गएको रहेछ त त त्यसले मलाई राम्रो रिभ्यु दिँदैथ्यो तिनीहरूले इन्भइरोमेन्ट राम्रो छ होइन सर्भिस पनि राम्रो छ इभन प्राइस इज अल्सो गुड भन्दैथ्यो ल त्यही वेडन्सडे अँ लिँदा हुन्छ हामी अलिकति ग्रुपमै गएको ठिक हो किनकि त्यो टेबल पनि अलिकति ठुल्ठुलो छ अरे त अन्त सो प्याकिङ प्याक भएको नै अलिक राम्रो देख्छ वेडन्सडे अब त्यही हो एटलिस्ट इलेभन इलेभन थर्ट्टीतिर निस्किनुपर्छ होला नभए भने पनि एक बजेसम्म त गरिहाल्नु पऱ्यो नि लन्च त भोक लागिरहेको हुन्छ अन्त त्यसो भए वेडन्सडे म पक्का सम्झौँ है ठिकै छ त्यसो भए वेडन्सडे वेडन्सडे जानुपर्छ त्यो नेपाली रेस्टुरेन्ट ल राखेँ